मैले जानेको भारतीय भाषाहरूमा हाम्रो नेपाली भाषा जुन यसको विकासक्रम छ अन्य भाषाहरूभन्दा नेपाली भाषाको विकास भने बामे सराइमा छ यो हुन त नेपाली भाषा पनि वर्तमान अवस्थामा विभिन्न देश विदेशमा बोल्ने लेखिने चलन भए तापनि यसको विकास भने यसको जुन अरू भाषाको सरह विकास हुनुपर्ने भन्ने कुरामा चाहिँ यो अझै पनि पछि नै छ र धेरै नेपाली भाषीहरूले धेरै सङ्घर्ष अझै गर्नुपर्ने अवस्थामा यो छ